रङ्गोली निधारमा टिका जनै लगाउने पूजा गर्न मन्दिर जाने दरगाह गर्न जाने व्रत अनि त ती कुराहरू मेरो संस्कृतिमा भएका महत्त्वपूर्ण कुरा हुन् र यो गर्नका मुख्य कारण के हो भन्दा अब रङ्गोली रङ्गोली अब यो होली जति बेला यसको एउटा पौराणिक आफ्नै कारण छ र रङ्गोली किन मनाइन्छ भन्दा जति बेला यो हिरण्यकशिपु प्रह्लाद जस्ता यो पौराणिकको पात्रको रूपमा लिएर हामी यो वर्तमान समयमा यसरी रङ्गोली मनाउने गर्छु र यो किन मनाइन्छ भन्दा अब यो स सत्यको जित र असत्यको हार भन्ने एउटा जुन चाहिँ पारम्परिक मान्यता छ ती कुरालाई नै आधार गरेर मान्छेहरू रङ्गोली मनाउने गर्छन् र निधारमा टिका हामी यो दसैँमा लगाउँछौँ र यो यसको पनि दुईवटा मुख्य मुख्य कारणहरू छन् र नि निधारमा टिका किन लगाइन्छन् भन्दा अब प्रायःजस्तो मान्छेहरू खेतीपातीमा निर्भर हुन्छन् र र हिजो त यो वर्षमा खेती लगाएर शरद शिशिरका शरद शिशिर यस्तो महिनामा हामी यसलाई काट्ने गर्छौँ र यसले धेरै मान्छेहरूलाई पालेको छ यसलाई हामीले शिरमा राख्नुपर्छ इज्जत दिनुपर्छ भन्ने ध्येयले नै हामी यो निधारमा टिका लगाएर ठुलाबडाकोबाट हामी आशीर्वाद लिन्छौँ र यसको अर्को कारण जति बेला राम रावणमाझ जुन चाहिँ युद्ध भएको थियो त्यो युद्धमा रावणको हार र रामको जित भएकाले गर्दा एउटा यो सनातन जुन चाहिँ धर्मको एउटा प्रतीक हो र हामीले यसलाई मान्नुपर्छ र यहाँ राक्षसको मृत्यु र एउटा भगवानको जित भएको छ भन्ने जुन चाहिँ एउटा पौराणिक मान्यता छ त्यसलाई हामी अनुसरण गरेर निधार निधारमा टिका लगाउने कारण र जनै लगाउनेमा पनि यो क्षत्रिय ब्राह्मणहरू जुन धेरै मात्रामा पर्दछन् र उनीहरूले समाजमा एकदमै उच्च जातिका हुन् भन्ने खालको जुन चाहिँ पूर्व मान्यता थियो र यो लगाइनाले यसमा धेरै प्रकारका हामीले धेरै प्रकारको अनुशासन हामीले पालन गर्नुपर्ने हुन्छ र यो लगाएर नराम्रो कुराहरूको सेवन गर्न हुँदैन एकदम शुद्ध बस्नुपर्छ भन्ने एउटा मान्यता छ र पूजा गर्न मन्दिर जाने प्रथा यो पारम्परिक रूपमा चल्दैआएको हो र पूजा गर्न किन गइन्छ भने त्यो मानिस हाम्रो क्षेत्रमा मानिसहरू को भगवानप्रतिको आस्था भगवानप्रति विश्वास मान्छेहरू भगवानप्रतिको जुन चाहिँ आस्थामा मरिमेट्छन् त्यही नै हो र रोजा किन राखिन्छ भन्दा अब आफैले सोचेको कतिवटा कुरा पुगेको हुँदैन र त्यसो हुँदा हामी व्रतहरू बस्ने गर्छौँ भगवानको आराधना गर्छौँ र त्यसो हुँदा आफूले सोचेको कुरा पुग्छ भन्ने एउटा विश्वास आस्था रहेको छ